हेलो बडा ए तपाईँ त ट्राभल एजेन्ट रहेछ तपाईँको गाडी रहेछ नि त नि ए म बडा सिक्किम जाउँ भनेको थिएँ कि परिवारसँग घुम्नुको लागि अन्त तपाईँले ड्राइभर राख्नु भएको छ नि है

अँ होइन म सोमो गोल्ड नै लाने बडा किनभने परिवार थुप्रो छ हामी कि अन्त म तिन दिनको लागि जानु पर्छ उता सिक्किममा गान्तोकहरू घुम्ने यता चार धामहरू घुम्ने साङडुप्छेहरू

हजर तिन दिनको टुरको लागि चाहिँ लैजाउँ भनेको पैँतिस हजार तिस हजार होइन तपाईँले बडा अलिक घटाइ दिनुहोस् न हौ त्यो त ठिकै हो बडा कि तर अब फेरि हाम्रो पनि त यसो हेर्नुपऱ्यो फेरि बडाको त बडाले चिन्नु भयो होला मलाई पहिला पनि लगेको थिएँ नि तपाईँको होइन बडा त्यो तपाईँको जुन चाहिँ ड्राइभर छ ड्राइभरलाई खानुओर्नु म नै गराइदिन्छु नि होटेलमा बस्नुओर्नु सबै म गराइदिन्छु कि हुन्छ त्येसो भए हुन्छ त्येसो भए बडा म तपाईँलाई पच्चिस हजार दिन्छु नि त है बडा म जानु चाहिँ यो सोमवार जाने अर्को आउँदो सोमवार जाने अनि सोमवार मङ्गलवार बुधवार बेलुका चाहिँ तपाईँको गाडी टुपलुक्कै घरमै आइ पुगिहाल्छ हुन्छ बडा त्यसो भए हुन्छ हुन्छ हुन्छ म तपाईँलाई त्यसो भए म पेमेन्ट पठाइदिन्छु है त हुन्छ ल है बडा बुक गरेँ है मैले गाडी हुन्छ त बडा ल म भरे आउँछु नि त हुन्छ हुन्छ बडा धन्यवाद तपाईँलाई